हुनु त अब म बुद्धिस्ट हो होइन तर पनि अब एकदम यो अरूको अब हाम्रो वरिपरिको गाउँमा देखेर चाहिँ हिन्दूहरू पुरै छ होइन हिन्दूहरू देखेर चाहिँ होइन एकदम अब कस्तो हुन्छ भने घरमा पस्नु नदिने जुन मन कुल कोठा हुन्छ त्यसमा पस्नु नदिने खाना चौकी बनाउनेपट्टि पस्नु नदिने अझै हाम्रो गाउँको उतापट्टि त्यहाँ एकजना बाजे हुनुहुन्छ कि उसले त आम्बो उसको छोरीहरू देखेर काहीँ बाहिर गएको छ भने चाहिँ घरपिछेको गोठ हुन्छ नि गोठमा चाहिँ अब राखिदिन्छ पाँच दिनहरूसम्म पाँच दिनपिछे चाहिँ नुहाइ धुवाइ नुहाइ धुवाइ गरेर चाहिँ होइन उहाँलाई चाहिँ नुहाइ धुवाइ सुवाइ धुवाइ गरेर चाहिँ पस्नु मात्र पाउँछ अनि एकदम साह्रो भनेको चाहिँ त्यही हो कि उइस धर्ममा हुनु अलिक साह्रो छ अन्त जे होस् हाम्रो चाहिँ उहिलेको अब जुन उइसलाई रीति रिवाजलाई मागेर मान्दाखेरि चाहिँ एकदम कठोर मानिन्छ मान्छेहरू